मेरो गाउँमा किराना पसलहरू वर्णन गर्नु भन्दा यहाँ सायद हाम्रो गाउँमा चार चारवटा पाँचवटा जस्तो पसलहरू छ जसमा त्यही हामीले एउटामा रासनहरू पनि बेच्नेगर्दछ जस्तै कि तेल आलु चामल चामल कस्तो खालके भन्छौ नुनिया भन्छौ कि त्यस्तो खालके बेच्नेगर्दछ अनि यस्तै प्याकेटको सामानहरू जस्तो कि यो लेजहरू आइ अहिले जो आएको छ अनि रेडिमेड सामान साथै जो यो सामग्रीहरू जो हामी चलाउने गर्दछौँ जस्तो कि यो टुथपेस्टहरू भयो त्यस्तोहरू पाउँदछ अनि र यति मात्र नभएर अन्य कुरोहरू पनि पाउँदछ अनि जब हामीले यो सब कुरोहरू महिनाको रासनहरू जब हामीले यो सबहरूबाट किन्छौँ तब हामीले अलिकति त मोलतोल गर्दछौँ अनि मोलतोल गरेर त्यतिखेर नै पैसा दिने गर्दछौँ नत्र त्यही कति बेला त्यही आधी पैसा दिएर आधी पैसा नदिने पनि गर्दछौँ